मेरो गाउँमा व्यवसायको निम्ति चार पाँच छवटा दोका दोकानहरू छन् जसमा एउटा खानपिनको दोकान छन् एउटामा रासिनको दोकान दोकान छन् एउटा साग सब्जी ए मतलब एउटा मिठाईहरू नानीहरूको निम्ति मिठाईहरू क्या खेल्ने कुराहरू खेल्ने समा खेल्ने सामाग्रीहरू छन् र एउटा दोकानमा सबैकुरा पाइने छन् पाइने छ